मेरो लागि चाहिँ सबै भन्दा गर्वको उपलब्धि के हो भने म सानो छँदाखेरि जब जन्मेर म एक वर्ष दुई वर्षको थिएँ त्यति बेला छयासीमा यहाँ ठुलो आन्दोलन भयो जातीय आन्दोलन भाषा थुप्रो कुरोको आन्दोलनले गर्दाखेरि हामी रिफ्युजी भएर बस्नु पर्यो एउटा आफ्नो ठाउँ छोडेर अर्काको घरमा गएर बस्नु पर्यो अरे अब त्यति बेला भन्नु हुन्छ अब अहिले भन्नु हुन्छ बाबा आमाले अलग्गै गएर बस्यौँ त्यहाँनेरि अलग्गै ठाउँमा अर्काको घरमा नाङ्गै भुतुङ्गै न खानु न पिउनु त्यति सानो नानी लिएर अर्काको घरमा बस्यो अर्काको ठाउँमा गएर बसेर त्यहाँदेखि पछि आएर फेरि यो ठाउँमा आएर अर्को ठाउँमा आएर अब अहिले घर सर बनाएर के अरे बाउ आमाले कुल्ली काम गरेर खानु पनि थिएन त्यति बेला दुःख लगाउनुको त झन् दुःख दुःख खानु पनि थिएन हामी म बचपन हुँदाखेरि मलाई थाहा छ कि चामल भन्ने कुरो चाहिँ हामीले खानु कहिले देखेन पनि मकै कोदो बेसी जस्तो मकै र कोदै खाएर बस्नु पर्थ्यो चामल भनेको त्यति बेला देख्नु पाइँदैन थियो त्यस्तो बेलामा पनि हामीलाई बाउ आमाले कुल्ली काम गरेर पढाउनु भयो शिक्षित बनाउनु भयो अहिले अब हामी तिनजना छोरा छोरीमा हामी तिनैजना पढे लेखेको छौँ पढेर अहिले हामी आफ्नो घरद्वार मजाले बनाएर गाउँ ठाउँलाई राम्रो साफ सुग्घर गरेर त्यति राख्नु सचेत भएको छौँ आफ्नो गाउँ ठाउँलाई गाउँ समाजलाई यसरी राख्नु पर्छ भनेर त्यति सचेत भएको छौँ बाउ आमाले पढाइदिनु भयो हामीले पढेर एउटा एउटा आफ्नो आफ्नो एउटा पेसा पक्रेर अहिले कमाएर खाइरहेका छौँ बाउ आमालाई पनि हेरिरहेको छौँ त्यो चाहिँ हाम्रो लागि मेरो लागि चाहिँ सबै भन्दा गर्वको उपलब्धि हो मलाई चाहिँ लाग्छ त्यति बाउ आमाले त्यस्तो दुःखमा पनि खानु नहुँदाखेरि पनि हामीलाई पढाइदिनु भयो पढाई लेखाई गराइदिनु भयो त्यसले गर्दाखेरि अहिले हामी शिक्षित छौँ केही न केही एउटा पेसा गरेर खाइ खाइरहेको छौँ एउटा केही न केही काम गरेर खाइरहेका छौँ हामी तिनैजनाले मे हामी मेरो लागि चाहिँ मलाई त्यो एकदम गर्वको उपलब्धि हो